हेलो हाँ भैया तपाईँको तपाईँको दोकान कस्तो कस्तो लुगा पाउँछ हो मलाई अलिक भन्नुहोस् त यो यसको सामानको इन्कम छ त मेरो

लुइस विटनको हुन्छ लुगा भाइ मलाई एउटा जुत्ता चाहिएको मलाई लुगा होइन खास गरी फर्स्ट बताउँछु

गुच्चीको अँ सात नम्बर

गुच्ची अल्ट्रा प्रो अल्ट्रा म्याक्स चाहिएको हावा छोड्ने खाले मलाई अझै एउटा कुरो तपाईँसँग डिस्कस गर्नु छ भन्दै छु मलाई एउटा स्विटर चाहिएको थियो स्विटर कटनकै चाहिएको थियो एम साइज एम साइज हजुर अन्त अँ अँ अँ मलाई ब्ल्याकमा चाहिएको एउटा स्विटर मजाको एकदमै राम्रो देखिनु नि अलिक लगाउँदा पनि दामी त्यो स्विटरको

प्रिन्टवाला एडिडासको एडिडासको हजुर हजुर अझै चाहिन्छ पछाडि भन्छु त अहिले दुईवटाको प्राइस चाहिँ कतिको हजुर अन्त स्विटरको

हजुर हजुर दुईवटाकै एकैचोटि

मलाई हजुर नाइन्टी फाइभ थाउजन्ड म यहाँ भोलि ल्याइदिन्छु नि ल कपिल शर्मा राम राम